हेलो माइला दाजु हो दादा सुन्नु नि हामी गजलडुबा घुम्नु जानु भनेको कि माल बजारबाट गजलडुबासम्म तपाईँ कति लिनुहुन्छ भाडा हजुर हामी तेह्रजना जस्तो छौँ कि त्यही भएर तपाईँलाई भनेको नि तपाईँको गाडी ठुलो ठुलो छ नि त हजुर हुन्छ तपाईँलाई पुगेर फर्किँदैखेरि पेमेन्ट गर्दा हुन्छ होला है हजर भोलि छ बजे आइदिनुहोस् न बिहान ल हुन्छ